दार्जिलिङ जिल्लामा उपलब्ध केही स्थानीय शिक्षा वा सिक्ने अवसरहरू चाहिँ केयर सी कोचिङ क्लासेस एजुकेसनल कोचिङ क्लासेस ज्यालिस कोचिङ क्लासेस यस्ता कोचिङ क्लासेसहरू धेरै छन् र यस्ता कोचिङ क्लासहरूले चाहिँ समग्र रूपमा धेरै विकास हरू पुऱ्याएको देखिन्छ र डान्स कोचिङ क्लासेसहरू पनि धेरै रहेका छन् र यस्तै लोकप्रिय कोचिङ क्लासेसहरू चाहिँ दार्जिलिङमा रहेको छ र यहाँका सरकारी विद्यालयहरूको अवस्था राम्रो नै छ जस्तो कि सेन्ट रोबर्टस् सेन्ट टेरेजाहरू सरकारी विद्यालय भए तापनि यहाँका विद्यार्थीहरूले राम्रा राम्रा अङ्कहरू लिएर पास गरेका छन्